मैले चाहिँ यो गाउँमा दिदीबैनी सबलाई भेला पारेँ हो अन्त त्यो टेबलक्लोथको अब कति बाई कति चाहिन्छ त्यसमा हेमिङहरू गरेर राख्ने जग्गा कति हुन्छ त्यो सबै नै मैले मेरो दिदीबैनी साथीभाइ सबलाई बोलाएर चाहिँ त्यो कसरी बनाउने के बनाउने भनेर चाहिँ मैले एउटा टेबलकोल्थलाई चाहिँ कुन प्रकारले चाहिँ हामी चारपट्टि चाहिँ हेमिङ गरेर बिचमा फुलको बुट्टा छापेर त्यसलाई बनाउने अनि कुन कुन रङले चाहिँ हामीले त्यसलाई सिलाई बुनाई गर्नुपर्छ भनेर हामीले मैले बोलाएर भेला भएर सबै साथीभाइहरूलाई बताएँ अनि उनीहरूले पनि कलरहरू छानेर पत्तारूमा अब हरियो फुलमा रातो गरेर चाहिँ राम्रोसँग पिलो कभर बनाएर त्यहाँदेखि हामीले सबैलाई सिकायौँ पछि फेरि बेबी सुटको लागि चाहिँ अब टोपीलाई चाहिँ अब हामीले स तिस घर छानेर त्यसलाई बढाएर हामीले तिन एक जति चाहिँ बढाएर त्यहाँदेखि चाहिँ हामीले छोट्याउँदै छोट्याउँदै घटाउँदै लगेर टोपीहरू त्यसमा फुर्का काटेर बनाउने अनि मोजाको लागि चाहिँ अब हामीले बिस घर थालेर त्यसलाई बनाएर चाहिँ माथि अब हामीले तिन घर चाहिँ मा साइडको राखेर बनाएर सबैजनाले त्यसरी बनाउने बनाउन सिक्यौँ त्यसमा चाहिँ अब बेबी सुट पनि मैले मेरो नातिहरूको लागि चाहिँ राम्रो कलरहरू मिक्स गरेर बनाइदिेएँ अनि स्वेटरको लागि चाहिँ अब हामीले डिजाइन छानेर साइडमा अब उनीहरूले नै कलरहरू म्याचिङ गरेर त्यसमा बाहुलामा हामीले अब साइडको बोर्डर राखेर चाहिँ सिल् बनाउँदै बनाउँदै काखीमा तिन तिन घर मारेर चाहिँ नानीहरूको लागि चाहिँ एकुरेट उनीहरूलाई हुने प्रकारले चाहिँ हामीले बनायौँ अन्त सबै साथीभाइहरूले चाहिँ त्यो सुटहरू बनाए मैले पनि अब मेरो नातिको लागि मोजा टोपी स्वेटर बनाएँ अन्त यहाँनिर सबैजना मिलेर चाहिँ बनायौँ

त्यस कारणले चाहिँ अब हामी यसरी बनाउँदा बनाउँदै अब गाउँठाउँको सबै दिदीबैनीहरू भेला भएर कलरहरू म्याचिङ गरेर स्वेटरहरू बनाएर त्यहाँदेखि टेबलक्लथहरू पनि सिकेर बुट्टाहरू भरेर कलर म्याच गरेर चाहिँ हामीले त्यसरी बनाएर अनि सबैजनाले सिक्ने प्रयास गर्यौँ अनि मैले पनि मेरो नानीहरूको लागि चाहिँ राम्रो राम्रो कलर म्याचिङ भएको स्वेटरहरू बुनिदिएँ घरको लागि टेबलक्लथहरू बनाएँ अनि त्यसमा चाहिँ अब कतिवटा चाहिँ अहिले पनि हामीले ओछ्याइरहेका छौँ अनि दिदीबैनीले पनि अब सबैजना उनीहरूले बनाउँछु यो कलरको मलाई साह्रै मनपऱ्यो यसरी हेमिङ गर्नुपर्दो रहेछ यसरी अब हामीले प्याटर्न छानेर चाहिँ अब कार्बन पेपरले छाप्नुपर्छ त्यसमा चाहिँ अब हामीले सुई धागोहरूमा चाहिँ यसरी मिलाएर यो राम्रो गऱ्यौँ भने चाहिँ पछि हामीलाई हाम्रो दिदीबैनी हाम्रो सानोसाना आउने नानीहरूलाई पनि हामीले सिकाउनु सकिन्छ भनेर चाहिँ उनीहरूले पनि धेरैजनाले सिकेर गए